हाम्रो अब गाउँ बस्तीमा त बाटो हुँदैन बाटोघाटो केही हुँदैन र सानो बाटो भएको धेरै अब उयो भएको एकदमै लामो बाटो हिँड्नुपर्छ है त्यसले गर्दा हामी बिमारीहरू हुँदाखेरि हामी स्ट्रेचरमा बोकेर लगेर त्यहाँ पुऱ्याउँछौँ त्यहाँ बाटोसम्म पुऱ्याएपछि हामी गाडीमा हालेर यसरी हामी हस्पिटल लान्छौँ हस्पिटलमा गएर पनि उहाँहरूलाई हामीले राम्रोसँगले बसेर है उहाँहरूको लागि हामी स्याहार सुसार गर्छौँ र उहाँहरूलाई दवाई पानी औषधिहरू किन्नमा हामी मद्दत गर्छौँ खानापीना घरमा पकाएर हामी पठाइदिन्छौँ यसरी हामी दवाईहरू जस्तै उहाँहरूको अब राम्रो अवस्था राम्रो छैन भने हामी चन्दाहरू कलेक्सन गरेर उहाँहरूलाई हामी त्यसरी हामी मद्दत गर्छौँ त्यसरी मद्दत गर्छौँ साथमा हामी उहाँहरूलाई ब्लडहरू डोनेट गर्ने यस्तोहरू पनि हामी गर्छौँ